हामी हिन्दूहरूमा चाहिँ पालन गर्ने चै धेरै नै चाडहरू छ संस्कृतिहरू छ हाम्रो ने खासगरि हाम्रो नेपालीमा चाहिँ दसैँ र तिहार चाहिँ धेरै नै पालन गरिन्छ किनकि दसैँमा चाहिँ दुर्गा माताको पूजाहरू गरिन्छ हो त्यहाँपछि दसैँको टिकाहरू लगाइन्छ ठुलोले टिकाहरू लगाइ दिनुहुन्छ टिको लाउन जान्छौँ धेरै ठुलामा बाजे बोज्यूहरूको हातदेखि टिकाहरू लगाउने गरिन्छ उहाँदेखि आशिर्वाद लिन्छौँ धेरै आशिर्वादहरू पाउँछौँ तिहारमा चाहिँ भाइटिका लगाइन्छ भाइटिकामा चाहिँ भाइहरू आउँछन् धेरै खाने कुराहरू पकाइन्छ हो त्यहाँदेखि चाहिँ भाइलाई टिकाहरू लगाइन्छ भाइलाई टिकाहरू लगाइन्छ त्योपछि तिहारहरू धेरै धुमधामले मनाइन्छ